हजुर यो उयो जिमको लागि चाहिँ तपाईँको के के उयो गर्नुपर्छ होला हौ हजुर म तपाईँको पवन बोलेको नि पवन म तपाईँको रङबुल गोर्खाबस्ती

हजुर हजुर त्यो एड्रेस त थाह छ तपाईँको त्यो उयो घुमै होइन त ए हजुर त्यही त त्यसको जोइन गर्नुको लागि के उयो गर्नुपर्छ होला हौ त्यो जिमको लागि के के गर्नुपर्छ होला हौ ए हजुर ए हजुर हजुर हेलो हजुर हजुर भन्नु ए त्यस्तो चाहिँ गर्नुपर्छ है हजुर हजुर भन्नुहोस् न त्यो त्यस्तो अलिक आइडिया भएन हौ मलाई फाइटहरू ए हजुर हजुर ए हजुर हजुर

ए हजुर हजुर त्यति होला है ए हजुर ए हजुर

ए ह हजुर ए हजुर ए हजुर ए हजुर हुन्छ तपाईँलाई भोलि भेट्दा भयो नि है मैले है भनेपछि ए हुन्छ ए हुन्छ हुन्छ तपाईँलाई उयोमा यही नम्बरमै कल गर्दा हुन्छ है तपाईँलाई ए हुन्छ हुन्छ हुन्छ हुन्छ सर हुन्छ